मैले हिजोअस्ति मात्र एउटा फोन किनेको थिएँ त्यो पनि दार्जिलिङमा किनेको थिएँ अन्त त्यो फोन चाहिँ अब एक महिना पनि नभइकन अहिले चाहिँ एक महिना भयो त्यो फोन चलाएको मैले त्यो फोनको चाहिँ यस्तो अब धेरै नै नराम्रो उयो रहेछ त्यो फोनको चाहिँ है त्यो फोन चाहिँ अब त्यो स्टोरमा भए चाहिँ त्यस्तो नराम्रो थिएछ तर मैले चाहिँ अब त्यो चाहिँ अब अचानक नै किनेको थिएँ किनभने अब मेरोमा त्यस्तो उयोहरू पनि थिएन त्यस्तो फोन फोन पनि थिएन अन्त मेरो इस् मेरो स्कुल कलेजहरूको चाहिँ त्यो प्रोजेक्टहरूले गर्दा चाहिँ मैले चाहिँ अब सडनली नै फोन किनेको थिएँ मलाई चाहिँ अब मेरो घरको प्यारेन्ट्सले चाहिँ किनिदिएको थियो त्यो फोन त्यो फोन चाहिँ अब धेरै नै नराम्रो थियो अहिले एक महिना एक महिनाभित्रमै अहिले त्यो फोनले त अब धेरै नै बेहोरा देखाउनु थालिसक्यो जस्तै अब त्यो फानमा त्यति सारो राम्रो टचहरूको टच टच सेन्सेटिभ भिटीहरू पनि छैन प्रोसेरहरू पनि त्यस्तो राम्रो छैन अब गेमहरू त अब कुरै छोडिदिउँ अब गेमहरू चल्दैन कति कति पनि चल्दैन अब गेमहरू त होइन अनि उयो क्यामेराहरू पनि राम्रो छैन धेरै नराम्रो छ अन्त अब केही केही ऊ यो गर्दा पनि अब लामो उयोहरू गर्दा पनि केही अब अलिकति बेसी बेसी ऊ यो नेट लाग्ने केही उयोहरू चलाउँदा पनि अब धेरै नै अब ऊ यो हुन्छ धेरै नै प्रबल्मसहरू हुन्छ जस्तै अब यस्तो उयो स्कुल्सको यस्तो ग्रुपहरूमा त्यस्तो मिटिङ के के अनलाइन मिटिङ त्यस्तो त्यस्तो हुँदै गर्दा अब त्यो फोनमा चाहिँ अब त्यस्तो ऊ यो चाहिँ हुँदैन त्यस्तो सुख सुविधि चाहिँ मैले पाएको चाहिँ छुइनँ अनि चाहिँ अनि चाहिँ त्यो फोन चाहिँ मैले माइक्रोमेक्स माइक्रोमेक्स उयसबाट किनेको माइक्रोमेक्स कम्पनीको किनेको थिएँ त्यो चाहिँ अब चाइनाको प्रडक्ट रहेछ है अनि चाइनाको प्रडक्टमा चाहिँ अब त्यस्तो चाहिँ त्यस्तो फेसेलिटिस त अब पाइनँ रहेछु पाइनँ मैले चाहिँ अब धेरै नै नराम्रो छ धेरै नराम्रो मैले नराम्रो उयो पाएँ नराम्रो फिचर्सहरू मैले पाए त्यो फोनमा चाहिँ अब मैले चाहिँ अब आफैले चाहिँ आफैले नै चाहिँ मैले किनेको होइन त्यो चाहिँ अब अर्जेन्ट अर्जेन्टली चाहिँ मेरो अब अचानक मेरो चाहिँ अब घरकोले चाहिँ किनिदिएको घरको मम ड्याडले किनिदिएको थियो त्यो फोन चाहिँ अनि मलाई दिएको थियो अब यस्तो स्कुलको कामहरूको लागि धेरै नै सारो पऱ्यो मलाई त्यो फोनलाई अब युज गर्नु अब फोन तात्तिएर होइन अब त्यस्तो अब सिजनमा पनि होइन समर सिजनहरूमा त अब त्यो फोन त फुट्ला नै जस्तो हुने अब तात्तिएर बेसि चार्जहरू पनि धेरै नै ढिलो हुने चार्ज चाहिँ ढिलो हुने अनि ब्याट्री चाहिँ अब छिट्टो सक्ने त्यो फोन त अब चार्ज गरेको गरेको गर्दै चलाउनु पर्ने अब पछीपट्टिको अब ब्याट्री पनि अब त्यत्रो अब कत्रो फुलिएको थियो होइन एक महिना पनि नभइकन अब कत्रो थियो त्यो ब्याट्री चाहिँ अब मलाई चाहिँ पुरा बिस्वाद लाग्यो अब त्यो चाहिँ अब किन चाहिँ मलाई चाहिँ मेरो मम ड्याडले चाहिँ अब किन चाहिँ मलाई चाहिँ त्यो फोन चाहिँ अब दिएको अब चलाउनुको लागि भनेर चाहिँ मलाई चाहिँ बिस्वाद लाग्यो अनि चाहिँ अब त्यो फोन चाहिँ अब चाइनाको उयो प्रडक्ट भएर पनि होला चाइनाको प्रडक्टहरू अब त्यस्तो त्यस्तो सुख सुबिधा दिँदेैन चाइनाका प्रडक्टले अब जुन चाहिँ पनि आब उयसले अब त्यो भएर चाहिँ अब मलाई चाहिँ पुरा उयो मन दुख्यो त्यो फोनसँग फोन चलाउँदा चाहिँ मैले किनभने त्यस्तो सुख सुबिधा मैले पाइनँ त्यो फोनमा अब त्यो कलेजको अलिअलि सानो सानो काममा खालि अलिअलि युज हुन्थ्यो जस्तै अब यस्तो सानो सानो काम एप्सहरू जस्तै क्यालकुलेटर त्यस्तो त्यस्तो त्यस्तो कपलहरू भयो त्यस्तो खालि चल्थ्यो अब पहिलाको पहिलाको मान्छेहरको त्यो फोन जस्तै थियो त्यो फोन अब कल खालि यसो लाग्ने त्यस्तो अब अरू क्यामेरा स्यामरा राम्रो नभएको फोन थियो मलाई चाहिँ पुरा उयो लाग्यो बिस्वाद लाग्यो त्यो फोन चलाउँदा चाहिँ अब अब नेकस्ट टाइम चाहिँ अब त्यस्तो चाहिँ त्यो चाहिँ गल्ती चाहिँ म गर्दिनँ भनेर चाहिँ गल्ती चाहिँ गर्दिनँ भनेर मलाई चाहिँ अब विश्वास लागिसकेको छ होइन त्यो फोन चाहिँ त्यस्तो फो त्यस्तो कम्पनीको फोन चाहिँ म किन्दिनँ किनभने अब त्यो फोनले चाहिँ मलाई धेरै नै नराम्रो उयो दियो नराम्रो प्रदर्शन दियो धेरै नै नराम्रो प्रदर्शन भन्दा पनि अब धेरै सबै कुरा बिग्रिसकेको थियो मैले त्यो फोनलाई रिपेयर पनि गरेको थिएँ होइन मैले त्यो फोनलाई कतिखेप रिपेयर पनि गरेँ बट् अब बट् अल्सो अब रिजल्ट चाहिँ अब त्यस्तो नै नराम्रो नै दियो त्यो फोनले चाहिँ अब मलाई चाहिँ अब त्यही भएर मलाई चाहिँ अब पुरा रिस उठ्यो त्यो फोन देख्दा चाहिँ चलाउँदा पनि त्यही भएर अन्त मलाई पुरा प्यारेन्ट्ससँग पनि अब मन चाहिँ दुख्यो अब मन मन दुख्यो भन्दा पनि अब त्यस्तो चाहिँ होइन कि अब नबोल्ने सबोल्ने चाहिँ होइन अब जसो भए पनि उनीहरूले किनिदिएको थियो तर पनि अब त्यो फोनले चाहिँ मलाई यतिको चाहिँ अब ऊ यो यत्तिको दियो ऊ यो चाहिँ दियो मलाई प्रडक्ट यतिको चाहिँ दियो त्यो भएर चाहिँ अब मलाई चाहिँ पुरा ऊ यो लाग्यो बिस्वाद लाग्यो फोनसँग त